मेरो बारीमा मेरो बगैँचामा रोप्ने जिनिसहरू साग सब्जीहरू कसैको घरबाट मागेर पनि चलाइरहेको हुन्छु रोपिरहेको हुन्छु कोही पोहरको सालको जुगाड गरेर राखिरहेको हुन्छु कोही बजारबाट पनि किनेर ल्याएर रोपिरहेको हुन्छु साग सब्जीहरू फुलहरू त विशेष त पाइँदैन नै बजारबाटै पाइन्छ सबै कुरोहरू बजारबाटै किनेर ल्याएर रोप् रोप्छौँ अनि